दार्जिलिङ जिल्लामा मुख्य मुख्य मनोरञ्जनका गतिविधिहरू भन्दाखेरि हाम्रो पहिला नम्बरमा आउँछ टाइगर हिल जसबाट हामीले घाम झुल्केको दृश्य हेर्न सक्छौँ अर्को जापानिस टेम्पल रक गार्डन अनि हाम्रो चौरस्ता भयो अनि हाम्रो महाकाल मन्दिर भयो यस्ता यस्ता विभिन्न आकर्षण केन्द्रहरू छन् जसमा टुरिस्टहरू धेरै नै मज्जा गर्ने गर्छन् र दार्जिलिङलाई सुन्दर बनाउँछ त्यहाँको मौसमले त्यहाँको राम्रो चिसो चिसो मौसममा झुम्नका लागि विभिन्न क्षेत्रबाट टुरिस्टहरू आउने गर्छन् र दार्जिलिङ क्षेत्रमा थिएटर हलहरू भन्नुपर्दाखेरि एउटा आइनक्स हल छ दार्जिलिङमा जहाँ नेपाली चलचित्रहरू पनि लाग्ने गर्छ र सांस्कृतिक कार्यक्रमहरू भन्दाखेरि धेरैजना व्यक्तिहरू नेपालका भारतका धेरैजना हस्तीहरू त्यहाँ आएर धेरै धेरै सांस्कृतिक कार्यक्रमहरू गर्ने गर्छन् जसमा हाम्रा लोकल बिपुल छेत्री अनि नेपालका मेलिना राईहरू आएर पर्फमेन्सहरू देखाउने गर्छन् र दार्जिलिङ नाममा नै एउटा ठुलो सुन्दरता देख्न सकिन्छ धेरै नै रमणीय ठाउँ छ दार्जिलिङ मुख्य त विशेष त यसका यसको एउटा मुख्य आकर्षण भन् भनेको नै टोय ट्रेन हो जुन चाहिँ चाहिँ अब युनेस्को हेरिटेज मानिन्छ यसका लागि मानिसहरू धेरै नै अगाडिबाट नै बुकिङ गरेर राख्छन् र हामी दार्जिलिङबाट लगभग पचास साठी किलोमिटर तल छौँ यहाँ मुख्य आकर्षण केन्द्रहरू भनेको एउटा झरना छ तलनिर त्यो झरना चाहिँ धेरै नै ठुलो छ पश्चिम बङ्गालकै कति नम्बरमा आउने गर्छ अनि त्यसको मुनि मेची खोला छ अनि यता आउनु पर्दाखेरि डाँडा काँडाहरू छ जुन चाहिँ अब त्यस्तो नाम त छैन तर पनि धेरै नै रमणीय छ अनि हाम्रो गाउँ घर यसो घुमघाम गर्दाखेरि पनि धेरै नै रमणीय छ र पार्क भन्नु पर्दाखेरि हाम्रो घउ गाउँदेखि लगभग दुई किलोमिटर तल एउटा पार्क रहेको छ जसमा पस्ने शुल्क पहिला त लाग्थेन अहिले पनि लाग्ने त छैन तर पनि जुन चाहिँ टुरिस्टहरूलाई दस रुपियाँ टिकट गरेर लिने गर्छ